हेलो तपाईँ लासाङ तपाईँ तपाईँ लासाङ डोल्मा तामाङ हो ए तपाईँले बुक अर्डर गर्नु भएको थियो है अन्त भन्नुहोस् न के भन्नु भएको ए दाम चाहिँ तिन सय तिन सय पाँच सय अढाई सय म मिलाइदिन्छु नि हुन्छ अरू अरू किताब पनि लिनुहुन्छ ए आउनुहोस् न मेरोमा छ नि हजुर ए हुन्छ ए हुन्छ म बिलहरू लेखेर पठाइदिन्छु नि ल हुन्छ अरू अरू स्कुलको सामानहरू चाहिन्छ पेनहरू राम्रो राम्रो क्वालिटीको छ जियोमेट्री बक्सहरू डटपेनहरू राम्रो राम्रो छ हजुर छ त हजुर ए हुन्छ अन्त अरू केही चाहियो भने भन्नुहोस् ल यो नम्बरमा कल गर्नुहोस् न हुन्छ हुन्छ ए हुन्छ हुन्छ